दाजु मैले तपाईँको क्याब अस्ति पनि बुकिङको लागि भनेको थिएँ आज चाहिँ कन्फर्म गर्नुको लागि गरेको मलाई अलिक फ्यामिलीसित रिसपपट्टि घुम्नु जानु छ लाभापट्टि मलाई चारजना अँट्ने ट्याक्सी अनि छःजना अँट्ने ट्याक्सी अटो क्याब दुईवटाको भाडा कति लाग्छ फरक कति छ दुईवटाको मलाई त्योबारे जानकारी दिनुहोस् न